हेलो भन्नुहोस् न होइन म त अब त्यहाँ मतलब अब जस्तो चामलको लागि मैले उयो गरेको नि फोन गरेको नि चामल चाहिँ मलाई चाहियो बासमती बगडा चाहियो अन्त त्यसो भने त्यो बासमती बगडा त्यो चामलको दाम चाहिँ कति हो प्याकेटको कति हो तिस केजीको ए छ सौ रुपियाँ पर्छ ए त्यसो भए के कम्ती के कम्ती यसो एक दुई पैसा यसो कम्ती हुँदैन अच्छा ठिकै छ म आउनु भ्याउदिन अनि तपाईँले यसो एउटा कोही मान्छे आयो भने के अरे पठाइदिनुहोस् न त तपाईँले म मिलाएर दिइहाल्छु नि मेरो घर चाहिँ गोदामटार हो मेरो नाम चाहिँ मुकेश हो मेरो नाम चाहिँ मुकेश हो अब यहाँ पठाइदिनुहोस् न अब भयो भने आ या भोलि आजै पठाउँदा पनि हुन्छ होइन भने भोलि पठाउँदा पनि हुन्छ

ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ